म आफ्नो तस्विरहरू सोसियल मिडियामा पोस्ट गर्छु जस्तै सोसियल मिडिया तपाईँको भयो फेसबुक इन्सटाग्राम त्यहाँ गर्छु अनि धेरै लाइकहरू पनि आउँछ तपाईँको मलाई यो फोटोग्राफी धेरै मन पर्छ फोटोग्राफीमा हेर्नु सक्नु पनि हुन्छ मेरो फोटोहरू अनि तपाईँको फोटोग्राफरहरू पनि हुन्छ तर अहिले फोटोग्राफीको मलाई अहिले पुरा सोख छ हुनु चाहिँ ठिकै हो अनि फोटोग्राफीको एउटा माध्यम पनि राम्रो हो मान्छेको नजर मान्छेको मानिससँग भेटाउने एउटा माध्यम एउटा सुचना प्रचार गर्ने माध्यम हो एउटा फोटोग्राफी सोसियल मिडिमा म पोस्ट गर्छु किन गर्नु भन्दाखेरि अब मलाई पनि देखोस् कसैले मलाई पनि चिनोस् मलाई पनि बुझोस् भन्ने अनि कतिजना टाढो भएका साथीहरू हुन्छ कतिजना हराएका साथीहरू हुन्छ उनीहरूले खोज्दै जाँदा खोज्दै जाँदा मलाई भेटाउँछ अनि त्यस्तै अब कतिले त्यसरी नै मैले पनि कतिजनालाई भेटाएको छु मानिस अहिलेको जमानामा अहिलेको दिनमा सोसियल मिडियामा जस्तै फेसबुक इन्स्टा स्न्यापच्याट यहाँनिर सबैले नै आफ्नो फोटो तस्विरहरू हालेको हुन्छ पोस्ट गर्छ गर्नु पनि पर्छ जमाना अनुसार हिँड्नुपर्छ राम्रो हो त्यो सबै आफ्नो पहिचान देखाउनुको लागि आफू को हो भनेर एउरा माध्यम हो त्यो जग्गा हो जहाँ हाम्रो अलि ठुलो फ्लिम चाहिँदैन त्यो त्यसको लागि तस्विरहरू म सोसियल मिडियामा पोस्ट गर्छु